गाइड हो टुरिस्ट गाइड हो

म चाहिँ टुरिस्ट परेँ कि म कोलकत्ता हजुर त्यो पाहाड कालिम्पोङ होइन त कालिम्पोङ होइन त कालिम्पोङ आउने कि कस्तो छ चार पाँचजना छौँ कस्तो छ के छ हौ त्यहाँ घुम्ने जग्गाहरू छ यसो अँ कता डे नामहरू डेलो दुर्पिन भनेको सुनेको थिएँ डेलो दुर्पिनहरू त्यहाँ बस्ने जग्गा पनि बस्ने जग्गा पनि छ तपाईँकोमा त्यो एरियामा

बस्ने जग्गाहरू खाने जग्गाहरू राम्रो हो अँ गाडी गाडी कस्तो छ होटेलले दिन्छ हाँ सात हजार गाडी अनि कस्तो छ गाडीहरू कस्तो छ गाडीहरू अब एक एक हप्तामा गाडी गाडी गाडी ल ल ल गाडी गाडी गाडीहरू पाउँछ होइन

ल ल ल हुन्छ एक हप्ता एक हप्ता लाग्छ होला कि फोन गरेर आउछौँ नि ल तपाईँको नम्बर यही होइन त

ल ल ल ल ल ल आधारकार्ड भोटर कार्ड बोकेर आउँछ नि हामी ओके ल पन्बु भन्ने जग्गा पनि छ होइन त्यहाँ पन्बु ए ओके ओके ल ल ल यो हप्ता दिनमा आउँछौँ ल ल ल ल हुन्छ हुन्छ आधारकार्ड पठाइदिन्छु नि म ल ल ल हुन्छ हुन्छ